फुलहरू अब मैले कोही बेला किनेर पनि ल्याएर रोप्छु यस्तो सयपत्री फुलहरू के के फुलहरू अन्त कोही बेला यसो साथीहरूकोमा राम्रो राम्रो फुलेको छ भने उनीहरूकोबाट पनि मागेर ल्याएर रोप्छु म अन्त प्लास्टिकमा कोही बेला अब छ भने गमलातिर पनि माटो राम्रोसितले गरेर फिटेर हालेर रोप्छु